हाम्रो राज्यमा जानैपर्ने ठाउँहरू चाहिँ अब एउटा दार्जिलिङ भयो है दार्जिलिङमा एउटा चोखो मन्दिर महाकाल बाबाको धाम भन्ने छ त्यो धाममा चाहिँ अब चिताको कुरा पुग्छ भन्छ है त्यो छ त्यहाँबाट दार्जिलिङमा जू छ हो जू छ बतासे छ टाइगर हिल छ टाइगर हिलबाट चाहिँ सनराइजहरू सनराइज राम्रो देख्छ बिहान घाम झुल्केकोहरू हो राम्रो देख्छ र दार्जिलिङबाट हो त्यहाँ बाटोमा भ्यू पोइन्टहरू छ पाहाडहरू राम्रो राम्रो देख्छ अन्त र पेसोकको पेसोकको बाटोमा बगान चियापत्ती बगानहरू छ त्यो चियापत्ती बगानहरू राम्रोसँगले देख्छ अब ओह्रालो ओह्रालो खालको जग्गा भएर है दा राम्रो देख्छ त्यो दार्जिलिङको चाहिँ अब हिल्ली एरिया भएर राम्रो छ दार्जिलिङ चाहिँ त्यो जानैपर्ने एउटा छ अन्त अर्को चाहिँ हो आसम कामाख्या धाम कामाख्या मन्दिर भन्छ है अब हौ त्यहाँनिर अब विष्णु भगवान्को मन्दिर हो त्यो चाहिँ अब त्यहाँ चाहिँ अब सबै चिताएको कुरा पुग्छ अब कतिले भाकल गरेको हुन्छ भाकल गरेकोहरू पुग्छ त्यही भएर चाहिँ त्यहाँको दर्शन चाहिँ अब एकदम राम्रो छ गर्नु गर्नु चाहिँ राम्रो भन्छ त्यहाँ दर्शन गर्यो त्यहाँबाट अरू आसममा अरू त्यहाँनिर अब आसममा चाहिँ खासी ड्रेसहरू ड्रेस भन्छ त्यो खासी ड्रेसहरू लगाउनेहरू छ एलिफेन्ट फल्सहरू भन्ने छ है एउटा एउटा वाटरफल्स चाहिँ एलिफेन्टको सेपमा छ त्यो चाहिँ अब नाम राखेको छ त्यही भएर एलिफेन्ट फल्स भन्छ है त्यहाँ एलिफेन्ट भन्छ र अब त्यही बाटो भएर चाहिँ अब सिलोङ जान्छ त्यही सिलङ पनि एउटा हिल्ली एरियै हो त्यहाँनिर सिलङमा राम्रो अब भ्यूहरू देख्छ प्राय त्यहाँनिर चाहिँ खालि वाटरफल्सहरू मात्रै छ स्विट फल्सहरू भन्ने छ अन्त त्यहाँबाट चाहिँ उयो सिलङबाट अब अलिकति दुई घन्टाहरू बाटो छ दुई घन्टाबाट उता गएपछि चाहिँ शि त्यहाँ चेरापुञ्जी भन्ने जग्गा छ त्यो चेरापुञ्जीमा चाहिँ जहिले पानी परिबस्ने जग्गा जहिले पानी पर्दो रहेछ जहिले पानी पर्दो त्यहाँनिर चाहिँ एउटा सेभेन सिस्टर फल्स भन्ने छ यति साह्रो राम्रो भ्यू छ कस्तो राम्रो देख्दो रहेछ साँच्चिनै सातवटा सेभेन सिस्टर्स सातवटै फल्स छ अब सातको गन्ती गर्दाखेरि पनि एकै ठाउँ सातवटा फल्स छ हो त्यो सेभेन सिस्टर्स फल्स भयो है त्यो एरिया अब त्यो जग्गाहरू अब चाहिँ अब घुम्नु जानु चाहिँ एकदम राम्रो छ त्यहाँबाट अर्को भयो कलकत्ता कलकत्तामा पनि एउटा अब इको पार्क भयो त्यहाँबाट म्युजियमहरू भयो है एउटा दिघा बिच भन्ने छ त्यो दिघा न्यू दिघा ओल्ड दिघा भन्छ त्यो दिघा त्यो दिघा बिचहरू बिचहरू राम्रो छ अब यति साह्रो भिड हुन्छ त्यहाँनिर बिचमा हो अब अब बिच भनेको कस्तो हुन्छ वेभहरू अब डरलाग्दो आउँछ जति राति भयो त्यति वेभहरू बेसी आउँछ अब जब चाहिँ वेभहरू बेसी आउँछ त्यहाँबाट चाहिँ लास्टमा चाहिँ अब अलिक जति राति पर्छ राति हुन्छ त्यहाँबाट चाहिँ त्यो गार्डहरूले त्यो पुलिसहरूले चाहिँ सिटी लगाउँदै आउँछ अब त्यो वेभको छेउछाउ त्यो बिचको छेउछाउहरू चाहिँ बस्नुदिँदैन जानुदिँदैन अलिक यता यता पठाउँछ जति राति हुँदै गयो जति रात पर्यो त्यो वेभ चाहिँ अब डर लाग्दो आउँदो रहेछ हौ त्यस्तो हुन्छ त्यहाँबाट अर्को चेन्नई भयो चेन्नईमा पनि मुरुगन टेम्पलहरू भन्ने छ त्यो मुरुगन टेम्पलहरू चाहिँ एकदम राम्रो छ हो राम्रो छ अब शिवजीको चाहिँ जेठा शिवजीको चाहिँ छोराको चाहिँ मन्दिर रहेछ त्यो त्यो मुरुगन टेम्पल वहाँनेरि चेन्नईमा चाहिँ त्यो मुरुगन टेम्पल चाहिँ चेन्नईको चाहिँ सबैजनाले चाहिँ बेसी मान्ने चाहिँ त्यही त्यहाँनिर रहेछ अब त्यहाँ गएपछि अब तब ला शान्ति खालको लाग्ने आफूलाई होइन अब मन्दिरहरू गएपछि कस्तो शान्ति खालको लाग्ने खालको हुँदो रहेछ राम्रो मन शान्ति चिताको कुराहरू पुग्ने यति अब जग्गाहरू त्यहाँ जानैपर्ने खालकोहरू त्यो